तपाईँ त यहाँ पो बसिरहनु भएको छ तपाईँ त के हो तपाईँलाई मैले लन्च ब्याग कुन कलरको भनेको थिएँ तपाईँलाई तपाईँले त मलाई त अन्त मैले भनेको कलर त पठाइदिएन रहेछ त तपाईँले के गर्नु भएको त्यसरी तपाईँले एउटा कस्टमर राख्नु सक्नु के अरे उयो गर्नु हुन्छ भने त तपाईँले त्यसरी त्यस्तो खालको गर्नु हुँदैन तपाईँले किनु त्यसरी चाहिँ मलाई त्यस्तो खालको दिनुभयो तपाईँले त्यो मलाई कलरै मन नपरेको फेरी मैले त्यो साइजै भनेको होइन त्यो कलरै भनेको होइन साइजै भनेको होइन प्लस त्यसमा त्यो के अरे मैले त्यो क्वालिटी नै त्यो खाल्को भनेको होइन तपाईँले कसरी चाहिँ मलाई त्यसरी दिनुभयो तपाईँले तपाईँलाई अरू कुराको पनि त एउटा उयो हुनुपर्छ आज तपाईँले ठिकसँग ठिक सामान दिनुभयो भने पो भोलिको दिनमा मैले तपाईँ तपाईँलाई म सामान मगाउँन सक्छु तर तपाईँले मलाई त्यो ठिकै दिनुभएन भने मैले कसरी मगाउँन सक्छु भोलिदेखि भन्नुहोस् त तपाईँले त्यस्तो त हुँदैन नि त्यस्तो राम्रो होइन तपाईँलाई मैले अस्तिको दिन त्यो के हरे फर्सी मगाएको थिएँ त्यो फर्सी नि तपाईँले मलाई त्यो गट्टा भनेको थियो तपाईँले मलाई ठुलो फर्सी दिनुभयो त्यो त म मलाई मन परेन त्यो एकदमै त्यो पाकेको फर्सी दिनुभयो तपाईँलाई मैले एउटा मगाउँछु तपाईँले मलाई अर्को दिनुहुन्छ त्यो राम्रो होइन नि त बुझ्नुभयो आइन्दादेखि चाहिँ यस्तो खालको नगरिदिनुहोस् एकदमै मैले जे सामान मगाए जसले पनि मैले मात्र होइन जसले पनि मगाउँछ तपाईँले ठिक समयमा ठिक ठिक कुरा दिन सक्नुपर्छ अनि मात्र तपाईँलाई त्यो कुरा हो तपाईँलाई पनि फाइदा हुन्छ